नेपाली भाषा हाम्रो जातीय भाषा यो प्रत्येक हाम्रो आउने पिँढीहरूका बालकहरूलाई सिकाउन हाम्रो अनिवार्य हो यसले हाम्रो संस्कृति जातिलाई नै सधैँ बलियो बनाएर राख्छ यादगार बनाएर राख्छ अर पछिको पिँढीसम्म पनि हाम्रो नानीहरूले जुन प्रकारले नेपाली भाषालाई बोलेर वा त्यसलाई सञ्चालन गरेर म सरकारी कार्यमा लगाएर अगाडि बढायो भने पछिसम्म हाम्रो बालकहरूले हाम्रो नेपाली भाषामै उन्नति गरेर आफ्नो जातिको आफ्नो माटोको नाम प्रबल राख्नुसक्छ र चाहन्छ कि हाम्रो बालकहरू नानीहरूलाई सबैलाई नेपाली सिकाउनु भाषा सिकाउनु जरुरत छ त्यो जति नै पढेर बाहिर गोएर विदेशमा पढेर आओस् अङ्ग्रेजी पढोस् इटालियन पढेर जापानिस् पढोस् जुन पनि भाषा पढोस् तर आफ्नो जग्गामा आएर चाहिँ आफ्नो भाषामै अनुवाद गरेर त्यहाँको जुन प्रकारको विद्या पाएको छ त्यसलाई नै नेपालीमा अनुवाद गरेर हाम्रो नेपाली नानीहरूलाई चाहिँ त्यसलाई सिकायो भने हाम्रो नानीहरूले पनि घर बसिकिन आफ्नै भाषामा देशी विदेशीको जुन प्रकारको ज्ञानहरू प्राप्त हुन सकिन्छ र त्यसको उन्नति गर्नुमा सहायता गर्नु सक्छौँ र नेपाली भाषा चाहिँ हाम्रो नानीहरूलाई सिकाउनु खुबै जरुरत छ र चाहन्छु कि अरू आउने पिँढीहरूले पनि आफ्नो भाषालाई नभुलिकन आफ्नो नानीहरूलाई सिकाउने हो जे जति नै बाहिर गएर सिकेर जति गरे पनि पढे पनि तर आफ्नो भाषालाई चाहिँ भुल्नुहुन्न